हामी चाहिँ खाना चाडबाडतिर मात्रै हामी चढाएर खान्छौँ अरू बेला चाहिँ चढाउँदा खाँदैनौँ सधैँभरि हामी त्यसरी नै खान्छौँ अनि छेत्री बाहुनहरूले जस्तो सधैँभरि चढाएर हामी चाहिँ खाँदैनौँ हामी सधैँभरि चाहिँ त्यसरी नै खान्छौँ चाडबाडमा चाहिँ अब हामी चढाउँछौँ चढाएर खान्छौँ अरू बेला चाहिँ हामी त्यसो गर्दैनौँ